मेरोमा समय कम्ती हुँदाखेरि मैले अब जस्तो गिलो रोटी भयो होइन खिचडी भयो ओट्सहरू हो त्यस्तो पकाउँछु किनकि त्यसमा कम समय लाग्छ होइन छिटो पाक्छ होइन जस्तो मैले अब ओट्स पकाउँछु होइन ओट्स पकाउँदा अब त्यसमा पानी पानी चाहिन्छ दुध हालेर त्यहाँदेखिको त्यो बोयल हुन्छ बोयल भए पछि त्यहाँ माथि ओट्स कति हाल्नु पर्छ कति तिन चार चम्ची हालेर त्यसमा अब चिनी हालेर त्यहाँदेखिको चाहिँ त्यसलाई पकाउँदा कम समयको नि बचत हुन्छ अन्त छिटो पाक्छ छिटो मिठो हुन्छ होइन त्यसले गर्दा चाहिँ मलाई यो चाहिँ साह्रै छिटो लाग्छ खानलाई पनि स सजिलो काहीँ जानु छ भने पनि छिटो छिटो खाइन्छ त्यसले गर्दा चाहिँ मलाई ओट्स चाहिँ साह्रै छिठो लाग्छ अनि खिच खिचडी पनि राम्रो लाग्छ किनकि खिचडीमा नि अब दाल सब्जी हर्दी नुन सबै एकै चोटि हालेर होइन चार पाँच सिटी लगाउँदा पाकिहाल्छ आफूले अरू काम गर्न सकिन्छ त्यसले गर्दा खिचडी पनि एकदम बेस्ट हो खाना होइन छिटो मिठो राम्रो लाग्छ मलाई चाहिँ सजिलो लाग्छ म मलाई चाहिँ समय पनि बच समयको नि बचत हुन्छ अरू काम पनि गर्न पाइन्छ यो चाहिँ बेस्ट हो आइटम